मेरो एकदम यादगार रहेको नृत्य चाहिँ टिस्टा ब्रिज हाई स्कुलमा अस्ति भर्खर टिचर्स डेको बेलामा हामीले नृत्य गरेको थियौँ अब हाम्रो ग्रुपको नृत्य चाहिँ एकदम राम्रो एकदम सरहरूले पनि मन पराएको थियो र त्यो नृत्य चाहिँ मलाई एकदम यादगार रहेको छ र त्यो नृत्य गर्नुको लागि त्यस्तो सुन्दर नृत्य गर्नुको लागि हामीले अगाडिदेखि नै धेरै मेहनत गरेर खटेर हामीले कतिवटा क्लासहरू नबसी नबसी क्लास मिस गरेर हामीले छतमा गएर एकदम घाममा एकदम पोल्ने घाममा सेकेर पोलेर हामीले त्यो नृत्यलाई एकदम सुन्दर बनाउनुको लागि हामीले धेरै मेहनत गरेको छौँ र मेहनत गरेको मेहनत गरेको अनुसार हामीले फल पनि पाइहाल्यौँ र हाम्रो नृत्य देखेर सरहरूले पनि एकदम मन पराएको छ र हामीले सबभन्दा राम्रो नृत्य गरेको रहेछौँ त्यो दिन र त्यो नृत्य चाहिँ मेरो सबभन्दा यादगार नृत्य रहेको छ र त्यो नृत्य गर्दखेरि चाहिँ आफूलाई चाहिँ धेरै डर लागेको थियो अब कहीँ मेरो नृत्य ब्रिग्री पो हाल्छ कि हाम्रो ग्रुप हामीले अब जुन चाहिँ ग्रुपमा डान्स गरेको छ त्यो ग्रुपको एकजना अब साथीहरूले बिगारी पो देला कि नृत्य त्यस्तो मेहनत गरेर हामीले सिकेको अब एकैछिनमा खराब पो होला कि एउटा सानो स्टेपले गर्दाखेरि ब्रिगेला कि भन्ने डर डरले एकदम सताइरहेको थियो तर हाम्रो नृत्य जस्तो हामीले सिकेको थियौँ त्यस्तै हामीले गर्न पायौँ र सबैलाई मन पनि पऱ्यो हाम्रो नृत्य एकदम राम्रो भएको थियो अब त्यो मेरो एकदम यादगार नृत्य रह्यो